आफ्नो क्षेत्र अस् को अस्पतालमा त भिँडभाड त त्यो सामन्यै सामान्यै कुरा हो होइन हामीले हाम्रो नानीहरू लिएर कत्ति बिमारी हुँदा लिएर जानु पर्छ आमा बाबालाई लिएर जाँदा चाहिँ हामीले धेरै नै पर्खिनु पर्छ लाइनमा लाइनमा हामीभन्दा अगाडी आउनेहरू धेरै लाइनमा लागि रहेको हुनाले हामीले अझै पर्खिनु पर्छ कोईबेला नानीहरूलाई झन् ज्वरो आएको बेलामा के गर्नु लाँदा पर्खिनु पर्दा चैँ नानीहरू उसै त बिमारीले गर्दा वाक्कै मानिरहेको हुन्छ अजै त्यो समय पर्खिन्दाखेरि झन वाक्कै मान्ने गर्छ तङ गर्ने गर्छ फेरि आमा बाबा बुढा पाखालाई पनि लाइनमा बस्दाखेरि धेरै नै असुविधा हुन्छ उसै त कमजोरीको कारणले उभिएको उभिन सकेको हुँदैन अझै उभिनु पर्दा चाहिँ धेरै नै दिक्क मान्ने गर्छन् अन् गर्ने गर्छन्